कालिम्पोङ क्षेत्रमा धेरै वन जङ्गलहरू थियो यस क्षेत्रमा विस्तारै मनिसहरू बसोबास गर्दै गयो मानिसहरूको जनसङ्ख्या धेरै कम्ति थियो तर पछि अङ्ग्रेजहरूले यस ठाउँमा शिक्षाको क्षेत्रमा धेरै योगदान दियो उनीहरूले विद्यालयहरू स्थापना गरे त्यस विद्यालयहरू धेरै जस्तो अङ्ग्रेजी माध्यमका थिए यसरी नै विद्यालय धेरै राम्रो हुनाले बाहिरका विद्यार्थीहरूलाई आकर्षित गऱ्यो र विद्यार्थीहरू आउन थाले तिनीहरूसँगै उनीहरूको गाउँ ठाउँको क्षेत्रको सांस्कृतिहरू पनि बिग्रियो यसरी कालेबुङका मानिसहरूमा बाहिरको प्रभाव देखिन थाले यसरी नै सांस्कृतिक कुराहरू धार्मिक सबै कुराहरूमा शिक्षाको क्षेत्रहरूमा आदान प्रदान हुनाले कालेबुङ धेरै विकसित भइरहेको देखिन्छ बाहिरको मानिसहरू आउनाले धेरै जनसङ्ख्याहरू बढ्नाले यस ठाउँमा धेरै घरहरू निर्माण अथवा सडकहरू पनि राम्रो कार्पेटिङहरू भएर गयो यसरी नै विशेष गरी कालेबुङ क्षेत्रमा विकास हुनुको मूल कारण चाहिँ शिक्षा नै हो पहिलाको कालेबुङ र अहिलेको कालेबुङमा धेरै भिन्नता देखिन्छ